हजुर तपाईँ दार्जिलिङ भेराइटीको दिदी बोल्नु भएको हो ए हजुर तपाईँकोमा पहिला धेरै अगाडि मैले आजभन्दा है आठ नौ महिना अगाडि पनि एउटा एउटा उयो लगेको थियो कि त्यहाँबाट सुज कस्तो भने त्यहाँनेरि हिल्स लगेको थिएँ हो ब्रोड खाले टाइपमा अलिक मोटो खाले हिल्स लगेको थिएँ राम्रो थियो धेरै राम्रो खप्यो पनि है एकदम राम्रो लगाएको थियो मलाई सिल्भर कलरमा लगेको थियो राम्रो थियो कि अन्त त्यो अझै पनि मेरोमा छ है कुनै दिन तपाईँकोमा आउँछु म र अहिले मलाई सानो जानकारी दिनु होस् न तपाईँले अब ल हजुर जानकारी दिनु होस् न ल हजुर

ए हो हजुर पूजा भेकेसनमा अहिले त सेल्स त हुन्छ डिस्काउन्ट छुट हुन्छ नि ए हुन्छ मलाई चाहिँ विशेष गरी अहिले मेरो लागि त है सधैँ हामी त लगाइरहन्छौँ र अहिले चाहिँ नि मैले विशेष चाहिँ मेरो सानो छोरा छ कि उसको लागि चाहिएको थियो छोराहरूको लागि नि देखेक थिएँ तपाईँकोमा कि तपाईँको किड्स पनि रहेछ नि त अलग्गै है किड्स स्टल रहेछ नि त एकपट्टि स्टोरमा किड्सको लागि चाहिँ मलाई छोराहरूले चाहिँ अब केटा केटीले बुट्स लगाउँछु भन्छ कि अब सानो छ तर ठुलो केटा केटी जस्तो लगाउँछु भन्छ बुट होइन उहाँहरूको त त्यो सान्सानो खाले त्यो सान्सानो त्यो सान्सानो खाले मैले बुट टाइपमा देखेको थिएँ हौ तपाईँकोमा मलाई त्यो ब्ल्याक कलरमा मन पराउँछु के कस्तो टाइपमा छ त्यो डिङ्गो डि सान्सानोमा उसले त नि हेर्नु होस् ठुलो मान्छे जस्तो डिङ्गो खोज्छ हौ डिङ्गो बुट चाहियो हुँदैन तर पनि तपाईँहरूले एभाइलेभल त छ भने चाहिँ डिङ्गो साह्रो मन पराउँछ मेरो छोराले कि डिङ्गो त्यो ठुल्ठुलोहरू सानो छ कत्रो छ सा साइजमा ऊ त कति पुग्यो भने बाह्र पुग्यो हो ए पाउँछ है ए भने पछि त एभाइलेभल छ नि हजुर एकदम ए हजुर हजुर हजुर हुन्छ अन्त हिल्सहरूमा कस्तो छ हौ लेडिज हिल्सहरूमा चाहिँ हजुर हजुर मलाई त अब हेर्नु अब के अरे वाल्क गर्नको लागि त बाटोमा त्यसै वाल्क गर्नुको लागि त बेसी त चाहिँदैन टु इन्चको टु इन्चको चाहिँ हुन्छ कि समटाइम्स पार्टीहरूको लागि होइन अब के केको लागि चाहिँ फोर इन्च चाहिँ राम्रो हुन्छ होला जस्तो लाग्दैछ कि तपाईँकोमा फोर इन्चमा चाहिँ भेराइटी छ है दिदी मलाई एउटा एउटा सानो काइन्डली एउटा फेभर गरिदिनु होस् न मलाई वाट्सएप गरिदिनु हुन्छ मेरो यो वाट्सएप नम्बर हो कि एक दुइवटा खिचेर चाहिँ नि मलाई नि नम्बर सिक्स हो मेरो कि अनि तपाईँले वाट्सएप गरिदिनु होस् एक दुइवटा राम्रो हेर्छु नि तिन चारवटा कि राम्रो अन्त मलाई अलिकति अलिकति मिलाइदिनु होस् है प्राइस चाहिँ अलिकति ल डिस्काउन्ट गरिदिनु होस् न ल